हाम्रो जस्तै योजनाहरू त हुनु त प्रधानमन्त्रीका निकै छन् भारत सरकारले निकै योजनाहरू निकालेको छन् जसमध्ये चाहिँ एउटा प्रधानमन्त्री आवास योजना हो यो आवा यो आवास योजनाद्वारा चाहिँ जसको घर पक्का छैन उनीहरूलाई पैसा प्रदान गरिन्छ अनि उनीहरूले आफ्नो काम उनीहरूले आफ्नो पक्का घर बनाइन्छ